मलाई चाहिँ रायो साग र छुर्पीको अचार चाहिँ पुरा मनपर्छ

छुर्पीको अचार चाहिँ अब त्यो दहीबाट बनिन्छ दही फटाएर चाहिँ दहीलाई उमालेर अब छुर्पी बनिन्छ त्यसलाई कपडामा चालेर चाहिँ प्याच टमाटर काटेर चाहिँ पकाउनुपर्छ प्याज र टमाटरलाई अनि छुर्पी हालेर चाहिँ चलाएर चाहिँ त्यही अचार बनिन्छ